अनलाइन सपिङ त मलाई राम्रै लाग्छ म पनि अनलाइन सपिङ गर्छु फ्लिपकार्टबाट एमाजोनबाट

अनि त्यो सपिङ अनलाइन अहिले सबै मान्छेले सपिङ गर्नुको हुनाले चाहिँ छेउछाउको बजारहरूमा लुगाको दामहरू घटेको छ किनभने अनलाइन सपिङमा चाहिँ त्यो लुगा त्यही मान्छेकोबाट आउँछ होइन जसले बनाउँछ त्यो लुगा त्यही मान्छेकोबाट आउँछ त्यही लाग दाम अलिक कम्ती हुन्छ तिनीहरूको बजार खराब नहोस् त्यही लागि तिनीहरूले पनि आफ्नो दाम कम्ती गरेर बेच्छन् र अनलाइन सपिङको राम्रो नराम्रो चाहिँ के भन्नु भने अब आफूले लुगा हातले छानेको जस्तो हुँदैन क कोही बेला अर्कै हामीले अर्कै साइज मगाएको हुन्छौँ र अर्कै साइज आइपुग्छ हो त्यतिखेर चाहिँ अलिक समस्या हुन्छ